हेलो म आयुस तामाङ बोलेको के यो कनचनजङ्गा रेस्टुरेन्टमा कल लाग्यो म आयुस तामाङ तपाईँहरूको डेलीको कस्टमर के म जान्न चाहन्छु कि तपाईँको रेस्टुरेन्ट आज खुल्ला छ कि बन्द छ किनभने आज गान्धी जयन्ती परेको थियो र खुल्ला छ भने चाहिँ मलाई दुई प्लेट मोमो र एक प्लेट चौमिन मेरो सधैँको एड्रेसमा पठाइदिनुहोस्